एकदिन मैले सेलरोटी पोलेको थिएँ त्यहाँनिर अब त्यो समा साम सामग्रीहरू मिलाउनु नसकेर चाहिँ त्यो सेलरोटी पुरा साह्रो भयो त्यसको कारणले गर्दाखेरि म मलाई खिरहरू बनाउनुलाई चाहिँ पुरा सजिलो लाग्छ र पोलाउ बनाउन पनि मलाई त्यति आउँदैन किनभने म पोलाउ पनि गिलो भइहाल्छ त्यसले गर्दा म सेलरोटी खिर भयो अब जस्तै अरूहरू चाहिँ मलाई बनाउनु आउँछ बनाउँछु र मलाई सेलरोटी र यो पोलाउ चाहिँ पुरा अप्ठ्यारो लाग्छ र म त्यो बनाउन सक्दिनँ अनि त्यो के अरे बनाउँदिन पनि म किनभने मलाई पुरा साह्रो लाग्छ